मै मैले खाना अर्डर गरेको थिएँ तपाईँले खाना पठाइदिनु भएछ र विशेष अब त्यो खाना चाहिँ एकदम खानलायकको थिएन र म यो खाना चाहिँ नखाएर तपाईँलाई फिर्ता गरिदिँदैछु यो अर्डर चाहिँ म अब फिर्ता गर्दैछु